हामी चाहिँ दसजना छोराछोरी हो पाँचजना छोराहरू अनि पाँचजना दिदीबहिनी मेरो दिदीहरू चाहिँ सबैजनाको बिहे भैसकेको छ चारजनाकै अनि चारजनाकै बिहे भएर नानी पनि छ दाजुहरू पनि दुईजनाको बिहे भइसकेको छ अनि एकजना दादा र दुईजना भाइ चाहिँ पढ्नुहुँदैछ अहिले पनि म दादाले पनि कलेज गरी सक्नुभयो म पनि पढ्दैछु पढिसकेर म नि कलेज गर्दैछु अहिले होइन मेरो चाहिँ अब हेबिट चाहिँ मेरो दिदीसँग चाहिँ पुरा मिल्छ एकजना मेरो काइँली दिदीसँग चाहिँ दिदीसँग म हिजो अस्ति पनि भेटेको म छुट्टी हुँदा भेट्न जान्छु होइन दिदी र म पुरा मिल्छ दिदी पनि मलाई भेट्न आइरहनुहुन्छ अनि मसँग मिल्नुहुन्छ हामीहरू सबैजना मज्जाले मिलेर बस्छौँ आएको बेलामा सँगै सबैजना दिदीहरू आउनुहुन्छ एकै ठाउँ भेट हुन्छ हामी सबैजना अनि मिलेर बस्छ म चाहिँ कान्छी हो अनि मेरो दिदीहरूको सबैजनाको बिहे भैसकेको छ अब म चाहिँ एउटै छोरी रहेको छु अनि दादाहरू हुनुहुन्छ दादा दुईजना दादाको चाहिँ बिहे भइसक्यो अनि दुईजना भाइ छ अनि दुईजना भाइ पनि पढ्दै छ एकजना क्लास टेनमा र एकजना एटमा पढ्दै छ अनि म चाहिँ कलेज गर्दैछु कलेज गर्दै कम्प्युटर क्लास त्यसै गर्दैछु होइन